हेलो तपाईँ सुइगीबाट बोल्नु भएको हजुर मैले तपाईँको अघि त्यहाँबाट बिरयानी अर्डर गरेको थे कि मैले अर्डर गर्दा चाहिँ मैले मेरो एड्रेस दस माइलको दिएको थिएँ तर अहिले म अलिकति काम परेर फेरि आठ माइल जानु पऱ्यो अन्त तपाईँ नरिसाइकिन मेरो अर्डर आठ माइलसम्म ल्याइदिनु हुन्छ हजुर होइन कि अघि म घरमै थिएँ जब अर्डर गर्दै थिएँ तर अहिले चाहिँ म अलिकति साथीहरूसँग यता आठ माइल आएको छु अन्त चाहिँ म अहिले फेरि घरि घरि दस माइल आइरहनु अप्ठ्यारो पर्छ र तपाईँ नरिसाइकन डाइरेक्ट त्यहीँ ल्याइदिनुहोस् न हजुर हजुर म रोडदेखि अलिकति तल मात्रै छ मेरो घर हजुर हजुर मैले अन्त के भन्छ अहिले तपाईँले ल्याइदिनु हुँदाखेरि यो नम्बर मेरो लागेन भने मलाई अर्को नम्बर पनि छोडिदिएको छु कि तपाईँ त्यसमा पनि कल गरिदिनुहोस् न हजुर कति टाइम लाग्छ हजुर हजुर हजुर हुन्छ तपाईँ त्यो माथि रोडमा आइपुगेपछि मलाई एकखेप कल गरिदिनुहोस् न यो नम्बरमा भएन भने पनि अर्को नम्बरमा हुन्छ